अगस्ट महिनामा साग लगाउँछ त्यो अगस् अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर डिसेम्बरमा त्यो छिपेको काठ सागहरू चाहिँ टिप्छ टिपेर त्यसलाई घाममा सुकाउँछ दुई घाम तिन घाम जस्तो घाममा सुकाएर त्यहाँदेखि त्यसलाई चाहिँ टकटकाएर त्यसलाई चाहिँ ऊ तातो पानीमा ओखलीमा हाम्रो नेपालीको त ओखली हुन्छ ओखलीमा कुच्चाएर त्यहाँदेखि चाहिँ त्यो प्लास्टिक डबल प्लास्टिक गरेर त्यहाँदेखि त्यसलाई चाहिँ त्यो प्लास्टिकमा हालेर टाइट बन्द गरेर त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ ऊ गाईको गोबरमा तातो गोबरमा हालेर चाहिँ अन्त पन्ध्र सोह्र दिनमा चाहिँ निकाल्छ निकालेर त्यहाँदेखि त्यो कस्तो भयो त्यसलाई चाख्दाखेरि अमिलो हुन्छ नि त त्यसलाई अन्त खनाएर चाहिँ त्यसलाई बिटो पारेर त्यसलाई मसिनु काटेर त्यहाँदेखि चाहिँ त्यसलाई घाममा सुकाउँछ घाममा सुकाएर त्यहाँदेखि सुकाएर त्यो छुरुमछुरुम अब त्यो छ सात दिन घाममा सुकाएपछि त्यहाँदेखि त्यो पोको पारेर राख्ने भइहाल्छ त्यहाँदेखि त्यो हालेर चाहिँ ऊ यो मकैको ढिँडो कोदोको ढिँडो र आँटाको ढिँडोसँग चाहिँ खाएको हामीले पनि त खाएको नि त त्यो अन्त अन्त सिस्नु सिस्नु अब यो टाइममा हो यो अब यो अगस्टको महिनामा सिस्नु निस्क्यो टिप्दै हामीले खायौँ पनि एक छाक दुई छाक खायौँ अन्त अन्त किनामा किनामा चाहिँ अब भटमास पकाएर अन्त पाके पछि चाहिँ त्यसलाई चाहिँ अब कुच्याएर त्यसलाई चाहिँ त्यो गुँहेलोको पत्ता हुन्छ गुँहेलोको पत्तामा त्यो फुर्लुङ्गमा हालेर त्यसलाई चाहिँ कभर गरेर राखेर त्यसलाई चाहिँ चार पाँच दिनमा निकाले पछि त्यो ऱ्यालऱ्याल हुन्छ त्यसलाई चाहिँ घोप्टाएर चाहिँ हामी चाहिँ घाममा सुकाउँछ त्यहाँदेखि चाहिँ त्यो सागतिर इस्कुसतिर हालेर चाहिँ खान्छ नि त खान्छौँ नि त हामीले अन्त सेल रोटी सेल रोटी चाहिँ अब हामीले तिहार महिनामा बनाउँछ अब गोरु तिहारको दिन चाहिँ हामीले त्यो हाम्रो चेलिबेटीहरूले चाहिँ त्यहाँ अब भनौँ अब चामल धुएर सुकाएर कुट्छ कुटेर त्यहाँदेखि चाहिँ त्यसलाई चालेर चालिओरिकन त्यहाँदेखि अन्त ऊ पास राख्छ भाँडामा पास राखेर त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ बेलका चाहिँ चेलीबेटीहरूले चाहिँ पोल्नु थाल्छ पोलेर त्यहाँदेखि भोलिपल्ट चाहिँ भाइटिका मनाउँछ चेलीहरूले अब माइतीहरूलाई खुवाउँछ अब हामीले पनि खानुपर्छ त्यसले गर्दा म चाहिँ अब त्यो खुवाउँछ नि त त्यति हो